गेम्सहरू खेल्दाखेरि चाहिँ टेन्सन फ्री गरेर मान्छेहरू खेल्छ राम्ररी खेल्छ खुसीले खेल्छ अन्त गेम्स खेल्नु चाहिँ अलिकति अब राम्रो पनि हो आफ्नो हेल्थको लागि पनि